भाइ खोइ त हो खाना पठाइदिँदैन त हो यत्रो बेला भइसक्यो मेरो पाहुना आउने आइसक्यो आएको छैन अब क्यान्सल गर्ने बेला भयो त हो चार बज्ने बेला भइसक्यो खोइ अहिलेसम्म पठाइदिएको छैन त खाना त कति बेला हो